हेलो म अलिपुरद्वार जाने हजुर अन्त अन्त कति लिनु हुने भाडा न अलिक कम्ती गरिदिनु होस् न अन्त हामीहरू त्यत्रो अब थुप्रै छ होइन अन्त अलिक कम्ती गरिदिनु होस् न भाडा हुँदैन अब हामी चारजना छ अलिक कम्ती गरिदिनु होस् न भाडा अन्त यसै पनि त भाडा एक सय रुपियाँ भन्दैछ अन्त रिजर्भ गर्यो भने दुई सय रुपियाँ अलिक कम्ती गरिदिनु नि ल पचास रुपियाँ हुँदैन होइन अन्त अब अब हामी त चारजना छ नि त अनि त्यही भनेर नि अब रिजर्भमा गयो भने त अलिक कम्तीमा गरिदिएको भए राम्रो हुन्थ्यो भनेको अब हामी त्यही अब अलिपुर त हो नि टाढो त छैन नि यहीँ त हो तपाईँले अन्त कहाँ एक सय दुई सय रुपियाँ भन्नु भएको त अन्त होइन मेन चौपतीमा जानु पर्ने छ हजुर अन्त होइन होइन उसो भए हामी त यस्तै भाडा गाडीमा जाने होला ल दिदी तिमीले त भाडा ता नघटाउने रहेछ हो होस् त उसो भए हजुर कहाँ हुन्छ होस् अब एक सय रुपियाँ हुँदैन त्यस्तो होइन नि त अब लु जस्तो भए पनि हुन्छ तपाईँको पनि भएन मेरो पनि भएन एक सय बिसमा लिनु नि त ल केको लस ल ल ल ल ल हु हुन्छ हुन्छ हुन्छ हुन्छ ल ल यहीँ छ

ल ल ल हुन्छ